मैले चाहिँ फुल घरमा आमाहरूले सानै नानी हुँदादेखि नै देखेको आमाहरूले स्याहारेको अनि त्यही हेरेर गाउँघरमा दिदीबहिनीहरूले पनि फुल रोपेको देखेर मैले पनि घरमा भुईँतिर कोई पटतिर रोपेको छु मेरोमा फुलहरू धेरै किसिमको छ अहिले बगानबेली फुलेर लटरम्मै भइरहेको छ अनि सयपत्री पनि फुलेको छ सिजनल फुलहरू पनि फुलेको छ सिनेरी फुल क्याक्टस भयो आर्किड भयो अहिले फुलहरूको रमाइलाग्दो गाउँभरि फुलेर एकदम रहरलाग्दो देखिने भइराखेको छ गाउँभरि त्यसरी फुल रोपेको देखेर मलाई पनि साह्रै रहर लागेर मैले पनि थुप्रै फुलहरू रोपेको छु ठुल्ठुलो सिनेरी फुल धुप्पीको पनि रोपेको छु धुप्पीको बोटहरू पनि छ अरू फुलहरू पनि अरू सिनेरी फुलहरू पनि छ जिरेनियमहरू फुलिराखेको छ अहिले डेलिया फुल फुलेको छ अर्किड फुलिराखेको छ गोदावरी डबल फुलेको छ सिङ्गल फुलेको छ एकदम राम्रो हेर्दै रहरलाग्दो मलाई चाहिँ त्यहीँबाट फुल रोप्नु एकदम रहर लागेर मैले सानैदेखि फुल रोप्नु सुरु गरेको फुल लटरम्मै फुलाको छु घरवरिपरि सुन्दर दृश्य भइरहेछ फुलले गर्दाखेरि एकदम वरिपरि मेरो घरवरिपरि छतमा पनि रोपेको छु मैले सेड बनाएर पनि रोपेको छु नर्सरीहरू पनि बनाएको छु मैले